खेलकुद भन्ने चाहिँ एउटा एक्सरसाइज जस्तै मानिलिउँ अनि जीवनमा अथवा हाम्रो आफ्नो फिजकल्ली फिट हुनुको लागि चाहिँ एउटा गेम अथवा एउटा एक्सरसाइज हामीले गरेको हुनुपर्छ अनि त्यो गेम अथवा जस्तै फुटबल भयो ब्याड्मिन्टन रनिङ जे पनि हामी स्पोर्टस्को लियो त्यो जुन स्पोर्टस गेमहरूले हाम्रो शरीरलाई सकारात्मक रुपमा प्रभाव राम्रो गर्छ अनि हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ अनि हामीले धेरै